मेरो बाल्यकालको सबभन्दा मनमोहक सम्झनाहरू चाहिँ धेरै छन् है तीमध्ये मलाई चाहिँ हाम्रो गाउँमा भएको है सबैसित मिलेर गोली खेलेको अनि धेरै बदमासहरू गरेको है धेरै याद आउने गर्छ है किनभने अहिले अलिक ठुलो भइसकेपछि है हामी सबै मित्रहरू जो जो हामी पहिला सानोतिर सँगै खेल्ने गर्थ्यो है सबैजना छुट्टिएर गयो अनि त्यस छुट्टिएर जाँदाखेरि अनि अहिले जो छुट्टिएर गयो सबैसँग भेटघाट हुँदाखेरि है ती सम्झना आउने गर्छ ती कुराहरू चलिबसेको हुन्छ है अनि त्यो सम्झाना चै धेरै राम्रो लाग्छ है मलाई किनभने हामी जसो पानी पर्दाखेरि पनि गोली खेलिरहेका हुन्थ्यौँ घाम लाग्दा पनि गोली नै खेलिरहेका हुन्थ्यो है लडदै पडदै है लुगा मैला गर्दै घरमा कराइहरू खँदै भए पनि है गाली खाँदै भए पनि हामीले चाहिँ गेम्सहरू खेल्ने गर्थ्यौँ अन्त मलाई त्यो सम्झनाहरू चाहिँ धेरै धेरै आउने गर्छ है अनि मैले चाहिँ त्यो गर्दाखेरि एकपल्ट हात पनि भाँच्चिएको थियो है अनि त्यो गर्दाखेरि म तर पनि अब मजा त मजा नै आउँछ नि है मजा नै गर्दै थियो हाम्रो साथिहरूसित भएपछि है हामी लुकिचोरीहरू खेल्थ्यो है लुक लुक अनि धेरै कुराहरू गर्थ्यो बदमासहरू भयो गोली खेल्दाखेरि छिमेकीको घरको ऐनाहरू फुटाएर है खेद्ने अनि धेरै धेरै मजाहरू गर्ने गर्थ्यो है हामीले अनि त्यही मलाई अझै पनि तै सम्झाना आइबस्छ छ